हाम्रो यता कालिम्पोङमा चाहिँ विन्टरमा जाडो पुरा हुन्छ अनि समरमा गरम त्यति हुँदैन ठिकठाकै हुन्छ अनि अटम र स्प्रिङमा चाहिँ शीतल राम्रो हुन्छ घुम्नु लायकको दिनहरू